हजुर भन्नुहोस् न ए हो त हो त

आज अहिले त अलिक हुनुसक्दैन होला हो बैनी अलिक टाइम लाग्छ अँ बेलुकासम्म चाहिँ म कोसिस गर्छु नि बेलुका कति बजीतिर हुनु त म ल्याइदिनु पनि सक्छु कहाँनिर हो तपाईँको ए एनबियुको होस्टेलमा होइन म म लगिदिनु पनि सक्छु त सक्छु कि बैनी तर अब बेलुकाको टाइम हो कस्टमरहरू अलिक हुन्छ त्यति बेला चाहिँ हुन्छ म फोन गर्छु नि भयो भने ल्याइदिन्छु होइन भने लिन आउनु भनेर फोन गर्छु नि हुन्छ गुगल पे गर्दा पनि हुन्छ मेरो यही नम्बरमा गर्दा हुन्छ नि अन्त मासु चाहिँ कस्तो खालको चाहिएको बैनीलाई लेग पिस चाहिएको हो कि कस्तो खालको चाहिएको ए जस्तै भए पनि हुन्छ है भनेपछि काला कालामा ए हुन्छ हुन्छ त्यसो भए अलि अलि जाँते कलेजो मिसिएको हुन्छ ए त्यसो भए पाँच केजीको बैनीको पऱ्यो पाँच केजीको सोह्र सौ साठी पऱ्यो अब दुई सौ चालिस हो बैनीलाई मैले दुई सौ बिस गरिदिएको छु हुन्छ त्यसो भए है ए अँ तपाईँको यही नम्बरमा कल गर्दा हुन्छ ए ए बैनीको नाम त के पो यहाँ नम्बर सेभ गरिराख्नु पऱ्यो ए दिप्ती ए ओके ओके म यहाँनिर दिप्ती लेखेर नम्बर सेभ गर्छु कि अन्त भरे मासु भएपछि म तपाईँलाई कल गर्छु नि ल ओके धन्यवाद बैनी